फुलहरू चाहिँ अब रोप्दा चाहिँ अब त तपाईँले अब फुलको अहिले पुरा भ्यालू बढेको छ मार्केटमा पनि त्यत्तिकै हुन्छ अब फुलमा पनि धेरै पैसाहरू छ अनि कसरी व्यवस्था गर्नुपर्छ भन्दा चाहिँ अब एउटा फुल अब गार्डनिङमा होइन सफासुग्घर कसरी अब फुलहरू रोप्दा अब यतातिर कस्तो अब मैला कुचेला राख्नुभएन सबै सफासुग्घर गरेर अनि अहिले चाहिँ फुलको डिमान्डहरू बढेकोले गर्दा चाहिँ अब गार्डनिङ हुन्छ जस्तै अब तपाईँले फुल रोप्नुभएको छ भने अब तपाईँले मजाले स्याहारसुसार गऱ्यो भने पछि यसको प्राइजहरू पनि अब राम्रै पाउनुहुन्छ राम्रै हुन्छ सबै कुरा ठिकठाकै हुन्छ अनि अब बगैँचातिर चाहिँ के हो भन्दा मेन कुरा चाहिँ अब पानीको प्रबन्ध हुनुपऱ्यो अब कहिलेकाहीँ के हुन्छ कसो हुन्छ अब सबै याद गर्नुपर्यो तपाईँहरूले कुराहरू अब फुलतिर किराहरू लाग्छ त्यसमा दबाई हाल्नुपर्छ अन्त फुल फुलको अहिले डिमान्डहरू पनि पुरा बढिसकेको छ अब जस्तै अब मार्केटमा हेर्यौँ भने पनि अब हाम्रो जग्गातिर हेर्नु भने अब फुलहरू कति कतिमा बिक्री हुन्छ अब तपाईँले मजाले गार्डनिङ गरेर राम्रो गरेर गर्नुभएको छ भने तपाईँलाई राम्रो हुन्छ सबै कुराहरू गार्डनिङको अनि के भन्नुहुन्छ अब सबै राम्रै हुन्छ